संस्कृति संरक्षणको निम्ति चाहिँ हाम्रोमा सर्वप्रथम चाहिँ यसलाई संरक्षण गरेर लानुको निम्ति चाहिँ हामीले प्रथम चाहिँ हामीले संस्कृतिबारे नै हामी जगरुक हुनुपर्छ हामीले आफ्नो संस्कार संस्कृतिलाई जति नजिकबटा हामी जुन भावनात्मक तरिकाले हामी नजिकेका हुन्छौँ त्यति नै हाम्रो संस्कृतिपट्टि हाम्रो लोभ हुन्छ माया हुन्छ त्यही कारणले हामीलाई संस्कृतिलाई त संरक्षण गर्नुको निम्ति पनि सघाउँ पुऱ्याउँछ यदि हामीलाई आफ्नो संस्कार संस्कृतिको केही परवाह छैन भने त्यसमा हामी यसलाई संरक्षण गरेर लानै सकिँदैन र हामी संस्कृतिक सं संरक्षणको निम्ति भेषभूषा त हामीले लगाउँछौँ तर हामीले भेषभूषा पनि खालि चाडपर्वमा लगाउने गर्दछौँ आजकल त त्यसलाई नभएर यसलाई अलिकति मैल सधैँ अब सधैँ लगाउन नसके पनि यसलाई महत्त्व दिने चाहिँ हाम्रो जिम्मेवारी बन्छ संस्कृतिकको लागि हामीले संरक्षणको लागि त हामीले सबभन्दा बेसी आफ्नो भाषा भाषामा चाहिँ यदि भाषै हामीले बचाउन सकेन हामीले भाषै बचाउन सकेन भने चाहिँ संस्कृति सायद बाँच्दैन हामीले सबभन्दा हामी अरूबाट छुट्टै देख्ने भेषभूषा भन्दा पनि बेसी भाषिक तरिकाले हामीले भाषिक क्षेत्रको भाषिक भिन् भिन्नताको कारण चाहिँ अरूबाट छुट्टै देखिन्छौँ हाम्रो फर्स्ट संस्कृतिको जड चाहिँ भाषा हो त्यो भएर हामीले जुन आफ्नो मातृभाषा छ त्यसलाई संरक्षण गरेर लानु नै संस्कृतिको संरक्षण गर्नु हो भनिन्छ नि भाषा बाँचे जाति बाँच्छ जाति बाँचे संस्कृति यदि भाषै बाँचेन भने हाम्रो जाति बाँचेनौँ जाति नै छैन भने संस्कृति संस्कृति चाहिँ पिछे बनिएको हो नि त है संस्कृति त अब मान्छेले आफ्नो जस्तै नेपालीले अब पहिलादेखिको मानिलिएको कुरालाई हामी संस्कृति भन्छौँ संस्कृतिको बारेमा त धेरै ठुल ठुलो विद्वान्हरूले आफ्नो आफ्नै तरिकाले त्यसमा व्याख्या विश्लेषण गरेको छ तर हामी जुन संस्कृतिसँग जोडिएको छौँ त्यसलाई संरक्षण गर्ने चाहिँ हाम्रो उत्तरदायी हो र यसलाई उत्तरदायीलाई हामीले यो संरक्षण गर्नको निम्ति चाहिँ सबभन्दा पहिले हामीले आफ्नो भाषालाई प्रयोगमा ल्याउनुपर्यो आफ्नो भाषामा जब हामी प्रयोगमा ल्याउँछौँ तब हामीहरू आफ्नो जाति बाँचेको हुन्छ यसरी नै सायदै संस्कृतिलाई चाहिँ संरक्षण गर्दै लानु नै सकिन्छ होला